हेलो बहिनी सुन्नु नि म दिपा दिदी बोलेको कि त्यो मैले पहिला तपाईँको दोकानबाट गरेको थिएँ नि मैले मासु अर्डर गरेको थिएँ नि चिकन मटन सुन्नुहोस् न मेरो पर्सिको लागि है मेरो पर्सि चाहिँ घरमा छ बिहे छ है सानो देवरको सानो बिहे छ त्यसको लागि चाहिँ मलाई मासु चाहिएको थियो तपाईँले दिनु सक्नुहुन्छ कि चिकन मलाई चिकन दस केजी चाहिएको थियो है मटन बिस केजी जस्तो चाहिएको थियो अन्त तपाईँले दिन सक्नुहुन्छ कि भनेर नि हजुर हजुर हजुर मलाई पर्सि चाहिँ अलिक बिहान छिट्टै चाहिएको हो है बिहान यस्तै छ सात ब छ साँढे छतिर नै अब उयो भयो भने चाहिँ राम्रो हुन्थ्यो है तपाईँ होम डेलिभेरी गरिदिनु सक्नुहुन्छ मेरो यहीँ बाह्र माइल वृन्दावन स्कुल नजिकै हो अन्त मटन हजुर अन्त तर सुन्नु न चिकन या मटन है एकदमै मासु चाहिँ एकदमै राम्रो होस् है अस्तिको पाली मैले जुन अर्डर गरेको थिएँ नि त्यो त अलि राम्रो थिएन हो मासु हो अलि राम्रो मासु चाहिँ गरिदिनुहोस् न ल हजुर त्यहीँबाट तपाईँकैबाट ल्याएको थियो है तर त्यतिबेला चाहिँ अलि मासु राम्रो थिएन है त्यतिबेला अलि कम्ति गरेको थिएँ सानो बर्थडेको लागिमा त पाँच किलो मात्रै गरेको थिएँ तर अलि राम्रो थिएन हो चिकन पनि अलि मटन त झन है अलि खोइ करङको बढी परेछ हो त्यो भएर होला अलि राम्रो थिएन योपाली चाहिँ अलि राम्रो गरिदिनुहोस् न है मासु अन्त सुन्नुहोस् न के भन्छ गर्धनको अलि बढी मासु हालिदिनुहोस् न है अनि टाउकोको अब भयो भन चाहिँ एउटा डल्लै खसी गरिदिँदा पनि हुन्छ यस्तै बिस बाइस किलोकोहरू है अनि हजुर अनि सुन्नुहोस् न म त खुट्टाहरू पनि हुन्छ होइन त्यो खुट्टाहरू चाहिँ अँ अलग्गै गरिदिनुहोस् न ल अलि सुपहरू मन पराउँछ मेरो फेमिलीमा त्यो सुपहरू खुवाउनु हुन्छ है खुट्टाहरू खुट्टा टाउको चाहिँ अलग्गै होस् खुट्टा टाउको चाहिँ नमिसाई दिनुहोस् है अन्त मासु चाहिँ अलि राम्रो होस् न है तर प्योर खसी हुन्छ होला नि है

हजुर अनि चिकन पनि तपाईँको लोकल हो कि बाहिरबाट आएको हो सिलगडीबाट आएको हो हन्छ अनि सुन्नुहोस् न अनि है त्यो नबिग्रिने होस् है अब बिस बाइस किलोसम्मको खसी हो भने चाहिँ अब डल्लै नै गरिदिनुहोस् है बाइस किलो या पच्चिस किलोसम्मको हो भने नि डल्लै गरिदिनुहोस् होइन अनि टाउको खुट्टा चाहिँ अलग्गै त्यो चाहिँ नमिसाई दिनुहोस् अनि चिकन पनि पिस गरिदिनु पर्दैन है पिस चाहिँ अब हामी आफै गर्छ पिस गरिदिनु पर्दैन अन्त चिकन पनि एकदम राम्रो गरिदिनुहोस् ल अलि ठुलो ठुलो है हजुर ए हवस् हवस् हुन्छ हुन्छ हवस् हवस् हवस् हवस्